मैले चाहिँ ह्यान्डब्याग मगाएको थिएँ अनलाइन स्टोरबाट अन्त त्यो ह्यान्डब्याग चाहिँ आउनु चाहिँ आयो तर एकदमै लो क्वालिटीको आएको थियो त्यही कारण मलाई बोक्नु पनि मनलागेन र नराम्रो प्रकारको उसको सेपहरू पनि एकदम कुच्चिएको टाइपको थियो र मैले त्यो युज पनि गरिनँ र त्यो लेदरको भएकोले गर्दा हल्का त्यसको पातहरू पनि उक्किएको थियो त्यही कारण मलाई त्यो ह्यान्डब्याग एकदमै मनपरेन र मैले त्यसलाई बोकिनँ